हेलो हेलो गुड आफ्टरनुन ए हजुर ए हजुर ए

अँ अहिले तपाईँ कहाँ हुनुहुन्छ ए कलकत्तामा आउने चाहिँ कहिले हो तपाईँ ए हुन्छ म तपाईँलाई अहिले फिलहाल चाहिँ टाइगर हिल र बतासे लुपको सजेस्ट गर्छु हो अनि तपाईँ के होटलमा स्टे गर्नु हुनेछ कि के गर्नुहुन्छ होमस्टेहरू हुन्छ होटेल छ ए हजुर होमस्टेबाट गर्नुहुन्छ भने चाहिँ त्यहाँ कति छेउ टिभी टावरहरूतिर अलिकति रिजनेबल प्राइसहरूतिर पाउनुहुन्छ होइन त्यही भएर म तपाईँलाई त्यहीँ सजेस्ट गर्छु अनि टाइगर हिल चाहिँ त्यहाँबाट तपाईँलाई पर्छ यस्तो फिप्टिन टू ट्वेन्टी मिनट पर्छ होइन अन्त अर्ली मर्निङ अर्ली मर्निङमा हिँड्नु पर्छ यस्तो क्याब चाहिँ बुक गर्नु पऱ्यो तपाईँले हो अन्त त्यहाँबाट यस्तै फिप्टिन हन्ड्रेड टू थाउजन रुपिजहरू माग्छ त्यहाँको लोकल ड्राइभरहरूले होइन त्यहाँबाट चाहिँ तपाईँ निस्किनु पर्छ नभनेको पनि चार बजीसम्म चाहिँ निस्किनु पऱ्यो मतलब त्यहाँ पुग्नुपऱ्यो तपाईँ ल टाइगर हिलमा त्यहाँ त्यति बेला पुग्यो भने मात्रै तपाईँले एकदमै दामी अब सनराइज भएको भ्यू देख्नुहुन्छ हो अन्त यो चाहिँ अहिलेको एकदमै बेस्ट सिजन छ तपाईँले भिजिट गर्नु सक्नुहुन्छ टाइगर हिल हो अनि त्यो नेक्स्ट हो तपाईँको त्यसमा अब त्यही हो कञ्चनजङ्घाको भ्यूहरू एकदम दामी खालको देख्नुहुन्छ हो अनि बतासे लुपको कुरा गरौँ भने चाहिँ यो चाहिँ अब एकदम वर्ल्डको एकदम फेमस उयो हो जग्गा हो जहाँ चाहिँ तपाईँले थ्री सिक्सटी भ्यूमा देख्नुहुन्छ सबै उयो भ्यू हो अनि टोय ट्रेनमा ट्राभल गर्नुहुन्छ भने त्यो बतासे लुपमा पास हुन्छ हो बतासे लुपबाट पास हुन्छ तपाईँ त्यसमा चाहिँ तपाईँले एकदमै ब्युटिफुल सिनेरिजहरू देख्नुहुन्छ जसमा चाहिँ के भन्छ फ्लावर्सको उयोहरू देख्नुहुन्छ हो अन्त डिफ्रेन्ट डिफ्रेन्ट फ्लावर्सहरू देख्नुहुन्छ हाम्रो हिल स्टेसनमा हिलमा चाहिँ कति अब भेराइटीको फुलहरू जुन चाहिँ चाहिँ अब अरू जग्गामा पाउँदैन है अनि त्यही हो यो चाहिँ उयेसमा छ

त्यहाँबाट तपाईँलाई थ्री फिप्टी रुपिजहरू गर्छ अगर तपाईँ लोकल उयेसमा आउनुभयो भने चाहिँ गाडीमा आउनुभयो भने चाहिँ ल हुन्छ हजुर हुन्छ तपाईँलाई त्यही हो यो राम्रो राम्रो उयोसहरू क्याप्चर गर्नु सक्नुहुन्छ हो फोटोहरू क्लिक गर्नु सक्नुहुन्छ त्यति हो हुन्छ हुन्छ स्योर हुन्छ बाई